र अर्को पुस्तालाई इतिहास सिकाउनु एकदम जरूरी छ है किनभन्दा हाम्रो प्राचीन समयदेखि नै हामी सुन्दै आएको इतिहासहरू है पढ्दै आएको र त्यसले हामीलाई धेरै हाम्रो जीवनहरूमा धेरै मद्दत गरेको छ है हामीले धेरै कुराहरू सिक्न सकेको छौँ धेरै कुराहरू बुझ्न सक्यौँ यसरी नै हाम्रो छोराछोरीहरूलाई आउँ नयाँ पुस्तालाई हामीले यो कुराहरू सिकाउनु धेरै जरूरी छ है हीमीले हाम्रो विगतमा जुन चाहिँ हाम्रो थियो है उनीहरूलाई हामीले बुझ्छौँ है उनीहरूको त्यो इन्भाइरोमेन्टहरू त्यति बेलाको इन्भाइरोमेन्टहरू त्यति बेलाको समयहरूलाई हामी बुझ्छौँ र कुनै यदि वारहरू है भएको छ भने हामी त्यहाँबाट धेरै कुरा सिक्न चाहन्छौँ धेरै कसरी अब त्यो प्राचीन समयमा त्यो नेताहरू लिडर्सहरूले राजाहरूले जस्तै परिस्थिति आए तापनि कसरी उनीहरूले त्यसलाई सामना गर्थ्यो है उनीहरूको कसरी त्यो नयाँ जुन चाहिँ डिसिजनहरू छ कसरी लिन्थ्यो कसरी त्यो चुनौतिहरूलाई उनीहरूले सामना गर्थ्यो है त्यो समस्याहरूको उनीहरूले कसरी समाधान निकाल्थ्यो अनि त्यो कुराहरू बुझ्न सक्छौँ र इतिहास पढेर हामी केवल अहिले सबै हेऱ्यो भने सबै करेन्सीदेखि लिएर पासपोर्ट सबै डिजिटल भएको छ है सो हामीले कसरी अहिले हामी यो यतिकोसम्म कसरी परी यसमा कसरी परिणत आयो हामीले बुझ्न सक्छौँ हामीले जान्न सक्छौँ हामीले जुन चाहिँ हाम्रो कल्चरहरूलाई एकदम हामीले हाम्रो जुन चाहिँ हाम्रो जुन चाहिँ पुर्खाहरूले दिएको योगदानहरू है हाम्रो जीवनमा त्यो हामी कतै पनि हामी बिर्सिनु सक्दैनौँ है र हामी इतिहास पढेर त्यो कुराहरू है अझै राम्रोसँगले बुझ्न सक्छौँ